हलो विमल सल भेगी बोल्नुभएको हो म एडिटर बोल्दैछु तपाईँले अस्ति मलाई एउटा किताब पठाउनुभएको थियो नि छाप्नुको लागि तपाईँको त्यो किताब एकदमै राम्रो छ त्यो कविता सङ्ग्रह हो ए तपाईँको यो कविताहरू त निक्कै पत्र पत्रिकामा पनि छापिएको थियो नि कुन कुन पत्रिकामा छापिएको छ हौ

ए ए तपाईँले त्यो कविताको पुच्छरमा त्यो कुन कुन कविताहरू छापिएको छ कुन कुन पत्रिकातिर त्यो पनि मेन्सन गरेर पठाउनुहोस् न मलाई अँ छैन त्यसमा त्यो केही पनि लेखेको छैन रहेछ अनि त त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँको त्यो पुरै हुन सकेन हौ अनि त तपाईँको त्यो कतिओटा स्पेलिङहरू पनि मैले त्यहाँ एडिट गरेको छु कि अनि त त्यसको पनि डाटा पठाइदिएको छु मैले तपाईँले त्यो एकपल्ट हेरेर पठाउनुहोस् न है किनभने कोहीबेला चाहिँ तपाईँले छन्दको लागि त्यसरी राखेको हो कि ए हुन्छ तपाईँले त्यो पठाउनुहोस् कि अनि त्यो गरिसकेपछि चाहिँ म तपाईँको पावर डिजाइन पनि राम्रोसँगले हेरेरै पठाइदिन्छु नि तपाईँको त्यो कुन चाहिँ मन पर्छ हो किनभने अँ तपाईँको त्यो कभर डिजाइन त अन्त त्योअनुसार म तपाईँलाई पठाइदिन्छु त्यो सेलेक्ट गरेर मलाई पठाइदिनुहोस् न ल तपाईँको कविताहरू एकदमै उत्कृष्ट छ त्यो कविताहरू मन पऱ्यो धेरै कविताहरू समाजसँग सम्बन्धित छ अनि त ए हुन्छ हुन्छ म तपाईँलाई फेरि फोन गर्दै गर्छु है